मसँग धेरै धार्मिक गीतहरू छन् यसमध्ये मलाई मनपर्ने गीत भनेको दसैँ आयो भन्ने गाना हो यो गानाले गर्दा चाहिँ हाम्रो एकदम पुर्ख्यौली यादहरू सबै दे छ्याङ्गै देखाउँछ त्यही भएर मलाई यो गाना धेरै मनपर्छ